बहुत मलाई त घुम्न इच्छा त लागिरहेको छ पटना बिहार कुचबिहार तपाईँको गोवा उतातिर यस्तो इच्छा लागिरहेको छ तर खै इच्छै पुरा भएको छैन अब सिलगढीहरू त बहुत पुगिसकेको हो तर मलाई जानु चाहिँ इच्छा चाहिँ गोवा पटना बेङ्गलोर बाहिर देश अझै बाहिर देश जाने इच्छा छ बहुत मलाई चाहिँ किनभने आब मलाई चाहिँ उता प्लेन साइडमा चाहिँ इच्छा लागिरहेको छ हाम्रो यहाँ पाहाडको जग्गामा बेसी बसेर होला कि त्यही भएर उता चाहिँ बहुत इच्छा लागिरहेको छ त्यही भएर अब यसो साथ दिए भने त जाउँ भनेको के हुन्छ अब बहुत बोलाइ पनि रहेको छ उतातिर साथीभाइहरूले यसो घुम्न आइज भनेर है यसो कस्तो हुन्छ अब त्यही भएर नि बेसी पाहाडमा बसेर होला त्यही भएर बेसीभन्दा मलाई गोवा भन्ने जग्गामा बहुत इन्ट्रेस्ट लागिरहेको छ के गर्नु जानुसक्छ सक्छु होला सायद भगवानले साथ दिए भने